हजुर मेरो घरमा म मेरो तिनजना बहिनीहरू र आमा छ र मेरो बाबा हुनुहुन्न र मेरो साथीहरूमा मेरो बेस्ट फ्रेन्ड चाहिँ मेरो सानोदेखिकै बेस्ट फ्रेन्ड चाहिँ निसिका हो र अहिले म कलेज पुगेपछि हालैमा मेरो एउटा साथी बनिएको छ बेस्ट फ्रेन्ड त भन्न सक्दैन उ मेरो एउटा राम्रो साथी हो र उसको नाम चाहिँ हो नसिम